हेलो दाजु मैले तपाईँको दोकानबाट त्यो एउटा ल्याएको थिएँ नि टि सर्ट हजुर सबै रङ गयो एउटा राम्रो रहेनछ मैले अगाडि पनि तपाईँको दोकानबाट ल्याएको थिएँ हो त्यस्तै भयो यो पालि चाहिँ राम्रो हुन्छ होला भनेर ल्याएको यो पालि पनि त्यस्तै भयो त्यो त्यो क्वालिटीको टि सर्ट चाहिँ एउटा राम्रो हुँदैन रहेछ सबै रङ गएर लगाइसक्नु भएन एकपल्ट मात्रै लगाएको सबै रङ गयो हजुर एउटा राम्रो रहेनछ अगाडि पनि त्यस्तै भयो हो अस्ति जाँदाखेरि तपाईँको राम्रो देखेको थिएँ फेरि ल्याएँ फेरि त्यस्तै भयो एउटा मनपरेन मलाई त सबै रङ गयो अबदेखि त्यस्तो चाहिँ नल्याउनुहोस् है एउटा राम्रो रहेन रहेछ